यो फेसन चाहिँ अहिलेको ऐकदमै ठिक छैन भारतको ऐकदमै अहिले अर्धनग्न भएर बाटोतिर हिँडिरहेको हुन्छन् यो फेसन चाहिँ मलाई एकदमै ठिक लागेको छैन र अहिलेको जेनेरेसनमा एकदमै जेनेरेशनलाई हेर्दा हामी त अब दार्जिलिङदेखिनै किन्छौँ लुगा फाटाहरू र हामी चाहिँ एकदम सिम्पल सिम्पल टाइपको नै लगाएर हिँड्ने हो तर अहिलेको जेनेरेसन चाहिँ एकदमै ठिक छैन जस्तो लाग्छ मलाई